हाम्रो कास्ट चाहिँ छेत्री भएको कारणले गर्दा चाहिँ अब त्यस्तो खानासँग सम्बन्धित परम्परा वा अन्धविश्वासहरू त्यस्तो छ भनेर चाहिँ अब मलाई पनि साह्रै थाहा छैन तर पनि म वर्षमा एकपल्ट चाहिँ हाम्रोमा श्राद्ध गर्दाखेरि चाहिँ श्राद्ध मतलब पहिला खस्नु भएको हजुरबा हजुरआमा नभए हजुरबा हजुरआमाको पनि आमाहरू बाबाहरू त्यस्तो हुँदाखेरि चाहिँ हामी वर्षमा एकपल्ट चाहिँ श्राद्ध गर्ने गर्छन् र त्यसमा चाहिँ जति पनि पकवानहरू पकाएको छ त्यो श्राद्धमा पहिला चाहिँ पितृहरूलाई चढाएर मात्रै चाहिँ अनि हामी प्रसादको रूपमा खाना खाने गर्छौँ त्यस त्यस्तै नै हो